म चाहिँ एलपिजी सिलिन्डर प्रयोग गर्छु किनभने म त्यसमा ग्यास पक् मा ग्यासमा चाहिँ खाना पकाइसकेर चाहिँ मुनि रेगुलेटर चाहिँ एकदमै अफ गर्छु किनभने त्यहाँ मात्रै खोलेर हुँदैन होइन त्यहाँ खोलेर माथि खोलेर दुईवटै अफ गर्नुपर्छ किनभने कोही बेला इमर्जेन्सी नानीहरूले होइन मुनि खोलेको छ भने माथि पनि खुल्लै छ भने भ्ल्याट्टै बल्नुसक्छ है त्यहाँदेखि सफा गर्नुपर्छ एकदमै त्यो ग्यासलाई चाहिँ रेगुलर नै अब सफा गरिरहनु पर्छ त्यसमा चाहिँ अब कोही बेला आफै पनि त इमर्जेन्सी पकाउँदाखेरि मुनि अब खुला छ भने माथि पनि खुला छ भने भ्ल्याट्टै बल्ने डर हुन्छ र चाहिँ एकदमै सफासुग्घर राख्नुपर्छ र चाहिँ अब नानीहरूलाई चाहिँ एकदमै छेउमा जानु दुिनुहुँदैन र चाहिँ म चाहिँ अब एकदमै खुला चाहिँ राख्नु चाहँदिन किनभने सधैँ नै म खाना पकाइसकेर है तलको बन्द गर्छु माथि पनि एकदमै बन्द गरेर राख्छु